मलाई मनपर्ने खाना चाहिँ अब नेपाली खानामा चाहिँ मलाई सबसे मनपर्ने खाना चाहिँ गुन्द्रुक हो अब यसलाई पकाउँदाखेरि चाहिँ हामी त अब आलु र गुन्द्रुक मिसाएर पकाउँछौँ पहिला आलु उसिन्छौँ अनि त्यहाँदेखि भातमा आलु केलाइवरिकन राखेर चाहिँ गुन्द्रुक चाहिँ पानीमा भिजाएर धोएर त्यहाँदेखि त्यसलाई अन्त मजाले अब हामी अब प्याज हर्दी टमाटर तेलमा मजाले भुटेर चाहिँ त्यहाँदेखि अन्त फेरि आलुलाई पनि त्यहीसँग भुटेर चाहिँ त्यहाँदेखि हामी भुटेर पानी लगाएर छोपेर राखेर एकछिन पकाउँछौँ त्यहाँदेखि त्यस अब त्यसरी पकाउँछौँ अब मेरो मनपर्ने नेपाली खाना चाहिँ गुन्द्रुकै हो अन्त त्योसँग चाहिँ हामी चाहिँ फर्सीको बिँयाको अचार बनाएर चाहिँ खाना पकाएर चाहिँ खान्छौँ अनि यसको साथसाथै अब मलाई मनपर्ने चाहिँ अब हामी चाहिँ नेपालीमा अब हामी तामाङ भएको कारणले चाहिँ हामी लोछार मनाउँछौँ लोछार मनाउँदा चाहिँ हामीले खापजे बनाउँछौँ खापजे बनाउँदाखेरि चाहिँ एउटा खुकु नाम्जे भन्छ त्यसलाई चाहिँ हामी मैदालाई गुनेर चाहिँ पुरा पास राख्छौँ पास राखेर चाहिँ त्यसलाई चाहिँ बेलेर लामो तन तन्काएर चाहिँ तेलमा फ्राई गरेर राख्छौँ त्यो चाहिँ अब धेरै महिनासम्म हामीले राख्नुसक्छौँ धेरै महिनासम्म त्यो चाहिँ बिग्रिने डर हुँदैन त्यो चाहिँ हामीले तिन चार महिना राखेर खाँदा पनि हुन्छ त्यहाँदेखि अर्को चाहिँ हामीले खाबजे चाहिँ अब मैदालाई चाहिँ तेलमा तेल लगाएर चाहिँ मजाले मुछेर चाहिँ त्यहाँदेखि अन्त चिनीमा हामीले गुन्छौँ त्यहाँदेखि त्यो गुनेर चाहिँ हामीले त्यो चाहिँ अब धेरै प्रकारले बनाउनु सकिन्छ आफूलाई अब जस्तो डिजाइन मनपर्छ त्यस्तै पाराले हामीले बनाउनु सक्छौँ त्यो बनाएर चाहिँ हामीले तेलमा फ्राई गरेर राख्छौँ त्यो पनि अब हामीले धेरै दिन राखेर खान खानसक्छौँ